हातले बनाइएका कपडाहरू र बजारका रेडी मेड कपडाहरू कसरी अलग हुन्छन् त भन्दा यसलाई हेरेर नै चिन्न सकिन्छ हातले बनाइएका जति पनि कपडाहरू छन् ती हातले बनाइएका कपडाहरू नरम मुलायम हुन्छ भने यता रेडी मेड कपडाहरू थोरै भए पनि खर्सो नै हुने गर्दछ र बजारमा रेडी मेड कपडाहरूकै ठुलो बजार हुन्छ रेडी मेड कपडाहरू पाइने नै धेरै मात्रामा दोकानहरू हुन्छन् तथापि मानिसहरू हातले बुनेको अनि सिलाएको नै किन्न मन पराउँछन् किनभने हातले बुनेको कपडा एकदमै राम्रो हुन्छ एकदमै मुलायम हुन्छ फेरि यता यी दुवैको मूल्य हेर्यौँ भने पनि या दुवैको मूल्य पनि उस्ता उस्तै किसिमको हुन्छ र त्यसै कारणले गर्दा मानिसहरू रेडी मेड कपडा भन्दा हातले बुनेका कपडाहरू नै किन्न मन पराउँछन्